खाना बनाउनु अब त्यसको परिकार हेरेर हुन्छ जस्तै सिम्पल खाना पकाउँदाखेरि हामीलाई पन्ध्र मिनटदेखि आधी घन्टा तिस मिनटसम्म लाग्छ जस्तै सिम्पल दालभात दुई खालको सब्जी बनाउनुपऱ्यो भने आधी घन्टा लाग्छ र माछामासु अब धेरै प्रकारको सब्जीहरू पनि भेराइटी खालको बनाउनुपऱ्यो भने एक घन्टादेखि डेढ घन्टासम्म लाग्ने हुन्छ त्यसमा अब पापर फ्राई गर्नुपऱ्यो मासु फ्राई गरेर पकाउनुपऱ्यो माछा हो भने माछालाई पनि फ्राई गरेर पकाउनुपऱ्यो सब्जीहरू पकाउनुपऱ्यो साग आलु भुजिया अरू मिक्स सब्जीहरू पकाउँदाखेरि चाहिँ अचारहरू बनाउने अस उयसमा चाहिँ त्यसमा चाहिँ एकदेखि डेढ घन्टा लाग्छ सिम्पल खाना बनाउँदाखेरि हामीलाई सब्जीहरू काटेर सबै कुरो रेडी छ भने हामीलाई पकाउनु पन्ध्रदेखि तिस मिनटसम्म रेडी गर्नु सकिन्छ र मलाई बाहिरको खाना बनाउनु सबैभन्दा अप्ठ्यारो लाग्ने चाहिँ पिज्जा बनाउनु सक्दिनँ म अरू चाहिँ सबै कुरो बनाउनसक्छु टाइम लाग्छ एक राम्रो धेरै भेराइटी खालको अब सब्जी नै पाँच छ प्रकारको बनाउनु छ त्यसमा दाल भात माछा मासु बनाउनु हो भने चाहिँ एक घन्टादेखि डेढ घन्टासम्म टाइम लाग्छ इन्डियन खाना बनाउनु हामीलाई झन् हाम्रो खाना बनाउनु त सिम्पल छ दाल भात सब्जी दुई थरीको एउटा अचार सलादहरू बनायो भने भइहाल्छ त्यसमा चाहिँ हामीलाई कति त्यही हो तिसदेखि चालिस मिनट लाग्छ अब ढिलो खालकोहरूलाई हो भने अलिक टाइम लाग्छ अब त्यो काम गर्नेको माथि डिपेन्ड पर्छ अब काम छिटो गर्ने सब्जी ढिलो काट्ने कोही कोही ग्यास बालेर यता प्याज खोज्नु जाने उता मसाला खोज्नु जानेहरूलाई चाहिँ धेरै टाइम लाग्छ तर हामीलाई चाहिँ त्यस्तो टाइम लाग्दैन अब सबै कुरो रेडी गऱ्योओऱ्यो ग्यास बाल्यो दाल बसायो सिम्पल सब्जी बनायो अचार बनायो अहिले त झन् भात बनाउनु राइस कुकर निस्किहालेको छ राइस कुकरमा बसायो हामीलाई आधी घन्टा लाग्छ सिम्पल खाना बनाउनु र भेराइटी खाना बनाउनु मैले अघि नै भने पहिलेबाटै भनिसकेको छु एकदेखि डेढ घन्टासम्म चाहिँ जत्ति भेराइटी पनि बनाउन सकिन्छ